ओइ सुन् न अस्ति त्यो मैले प्यान्ट किनेको थिएँ नि जिन्सको त्यो बिचजल्लीबाट त्यो कस्तो दामी रहेछ कि कलरहरू पनि जाँदैन रहेछ धोएको हो मटेरियलहरू पनि कस्तो राम्रो रहेछ अन्तखेरि तैँले पनि अब किनिस् भने त्यहीँबाट किन् न ल मैले कति पनि भएको छैन त्यो किनेको कि हिजो अस्ति मात्रै किनेको दुई ताल तिन ताल जस्तो धोइसकेँ लगाएर हो तर पनि कलरहरू नै गएको छैन बहिनीले पनि माग्दै थियो तर मैले दिइनँ त्यो कहाँ पाइबस्छ है एकोहोरो त्यो सामानहरू अन्तखेरि तैँले पनि किन् न ल त्यहीँबाट अब किनिस् भने म तँलाई लान्छु नि त्यहीँ त्यही दोकानमा लान्छु नि